हेलो हजुर हो त भन्न सक्नु हुन्छ हजुर हजुर ए हजुर हजुरको शुभ नाम बताउनु होस् त ए ए हजुर हजुर त्यो बनाइसकेको छ त हजुर कहिले ल्याउन आउनु सक्नु हुन्छ आउनु होस् न हजुर कति बेला भ्याउनु हुन्छ त्यति बेला मलाई एक पल्ट सम्पर्क गरेर आउनु सक्नु हुन्छ हजुर चार्ज पर्दैन तपाईँको जुन सामान फिरिएको छ त्यसको तपाईँले भुक्तान गर्नु पर्छ र हजुरको त्यो सामानको चाहिँ मात्र पन्ध्र सय चाहिँ पर्छ हजुर थाम्नु त थाम्छन् हामीले यो के भन्छ राम्रै अर्जिनल नै ल्याएका छौँ त्यसैले हजुरलाई पन्ध्र सय पनि लिएका हौँ कि त्यही भएर हजुरले पन्ध्र सय नै लिएर आउनु पर्छ अब चाहिँ हजुरले अलिकति सम्हालेर राख्नु पर्छ आफ्नो फोन

हजुर हजुर हजुर त्यो एकदमै बजारतिर अन्य पसलमा अनि मेरै पसलमा पनि त्यो कभरहरू उपलब्ध छ हुन्छ हुन्छ हुन्छ हुन्छ